मलाई खाने कुरामा चाहिँ खिरहरू मन पर्छ र खिरमा चाहिँ हामीले दुध लगाउँछ र दुध हालेर मजाले चलाउँछ अन्त त्यहाँ चामल हाल्छ र किसमिस बदाम नरिवल अझ धेरै चेरीहरू लगाउँछौँ धेरै चलाएर चलाएर त्यो पाक्छ र धेरै स्वादिष्ट मिठो हुन्छ त्यो मलाई अझ खाने कुरामा भयो बर्गर मन पर्छ र बर्गरमा चाहिँ हुन्छ ब्रेडहरू हुन्छ ससहरू हाल्छ र त्यसमा रायो सागहरू हाल्छा र टिकीहरू हुन्छ मासुहरू हुन्छ र धेरै मिठो हुन्छ र चिकन बर्गर चाहिँ धेरै मिठो हुन्छ र सो पिज्जाहरू मन पर्छ पिज्जामा चिजहरू हुन्छ टमेटो हुन्छ प्याजहरू हुन्छ धेरै चिजहरू हुन्छ र पिज्जा पनि धेरै मिठो हुन्छ जस्तै चिकन चिकन बिरीयानी मन पर्छ चिकन बिरीयानीमा हुन्छ चिकन हुन्छ र धेरै मसालाहरू हालेको हुन्छ भात हालेको हुन्छ राइस हालेको हुन्छ त्यसमा पनि मसालाहरू टमेटोहरू प्याजहरू धेरै चिज हालेर मिठो हुन्छ र यस्तै अब अब चिज भनौँ भने अरू चिजमा जस्तै आइसक्रिमहरू खानु मन पर्छ अझ जाडोमा त झन् धेरै मिठो हुन्छ आइसक्रिमहरू खानु आइस क्रिम चाहिँ त्यसमा क्रिमहरू चाहिँ मिठो हुन्छ र यस्तैमा सब्जीभरिमा चाहिँ करेलाको सब्जी फेभ्रेट हो अरूले भन्छ कि त्यो तितो हुन्छ तर मलाई चाहिँ के हो धेरै मिठो लाग्छ र त्यसले प्रोटिन पनि आउँछ भिटामिन पनि हो र मिठो हुन्छ त्यो चिज पनि अरूलाई त तितो लाग्छ यस्तो लाग्छ भन्छ तर मलाई चाहिँ त्यो चिज धेरै मिठो लाग्छ र अरू चिज भनौँ भने कुखुराको मासु चाहिँ लोकल कुखुराको मासु चाहिँ धेरै मिठो हुन्छ त्यो कुखुराको मासु पनि यस्तै पहिला तेल हालेर मजाले फ्राई गर्छ तर त्यो गर्नु भन्दा पहिल्यै भुत्ल्याउँछ त्यसलाई मारी ओरी भुत्ल्याउँछ अन्त काट कुट पार्छ काट कुट पारी ओरी तेलहरूमा फ्राई गर्छ त्यहाँदेखि तेल हालेर फेरि मासुहरू हालेर हर्दी नुन तेल यस्तैहरू हालेर मजाले फ्राई गरेर धेरै झोल हाले पछि मिठो हुन्छ त्यसमा धेरै मिठो लाग्छ त्यो खानुमा चाहिँ अब अरू चिज चाहिँ के मन पर्छ भने लसी दुधको लसी झन् साह्रै मिठो हुन्छ लसीहरू मन पर्छ र मलाई र मलाई घरमा चाहिँ म ममीले बनाएको सेवाई चाहिँ धेरै मिठो हुन्छ र सेवाई चाहिँ जस्तै अब उता ल्याइदिनु हुन्छ अन्त त्यो सेवाई चाहिँ झन् धेरै मिठो हुन्छ अनि अझ के मन पर्छ भने मलाई खानुमा लड्डु भयो मलाई त बेसी जस्तो स्विट्सहरू मिठो चिजहरू धेरै मन पर्छ र मुराइहरू सब खानु मन पर्छ र धेरै मिठो पनि हुन्छ र खाना पनि राम्रो लाग्छ र खाने कुरामा बेसी जङ्क फुडहरू हुनु हुँदैन तर मलाई त्यस्तो मन पर्छ र धेरै चिजहरू मन पर्छ अझ अरू भन्यो भने मम मन पर्छ जस्तै मममा जस्तै आँटा अन्त प्याज मास् मासु त्यस्तो मिठो हुन्छ र अझ चाउमिन पनि मन पर्छ चाउमिन अब चाउमिनमा बोइल गरेको चाउमिनमा जस्तै फ्राई साइ गरेर के गरेर बनाउँछ त्यो पनि मिठो हुन्छ अझ थुक्पा थुक्पामा भयो तातो तातो झोल भए त झन् धेरै मिठो हुन्छ र धेरै मिठो हुन्छ त्यो चिज पनि र मजा आउँछ थुक्पा खानु त झन् तातो तातो मासुको थुक्पा त झन् धेरै मिठो हुन्छ र हाम्रो घरको उतापट्टि साइडमा उत्यो आलु चप बनाउँछ त्यो त झन् धेरै मिठो हुन्छ र यस्तै अब चिजहरू खानु चाहिँ धेरै मिठो हुन्छ र खिचडी पूजाको खिचडी त झन् धेरै मिठो लाग्छ मलाई खानु अरू चिजकोमा नभए पनि पूजाको चाहिँ धेरै मिठो हुन्छ घरतिर बनायो भनेदेखि पूजाको खिचडी चाहिँ धेरै मिठो लाग्छ मलाई जस्तै राम्रो लाग्छ अब चिकन बिरीयानी अझ चिकन लेग पिस त झन् धेरै मिठो हुन्छ फ्राई गरेको त झन् राम्रो लाग्छ अब खानुमा सबै यी सबै कुराहरू चाहिँ मेरो फेभ्रेट हो खानुमा यो जति चाहिँ म सब खाइदिन्छु र मिठो हुन्छ सब कुरोहरू र यति नै हामीले जानेको राखेको